अब म लामो साइक्लिङ यात्रामा गएको छु अब थुप्रै पल्ट पनि गएको छु साथीहरूसँग र बाटोतिर हामीलाई फास्ट फुडहरू खानु मन लाग्छ अब त्यस्तै अब भन्दाखेरि अब पुच्काहरू भइगयो त्यसमा हाम्रो मम अब मम त फेभ्रेट हो सबको सबैलाई ममहरू खानु मन लाग्छ मम चाउमिन बगेराहरू फास्ट फुडहरू सबैको फेभ्रेट हो त्यो चाहिँ त्योहरू खानु अनि खानातिर अब अर्कै कुरा राम्रो हो त्यो खानु पनि पर्छ बट अनि बाइक बाइक अनि बाइकबाट पनि हामी थुप्रो पल्ट गएको साथीहरूसँग किनभने केटा अब भएकै कुरा अब साथीहरू ट्रिपतिर जान्छ अब यसरी नै साथीहरूसँग घुम्दा अब बाइकतिर पनि थुप्रै पल्ट गएको छु अब कहाँ कहिले कहाँ जानु पर्छ कहिले कहाँ जानु पर्छ घुम्नु घुम्नु अब बगेराहरू गर्नु अनि त्यहाँ फेरि भन्दा फेरि हाम्रो ढाडहरू दुःख्छ बेसी त्यो बाइक कुदाई कुदाई हातहरू ढाडहरू त्यो कुप्रो हुँदा दुःख्छ भएको कुरो त्यो स्ट्रेट्ली त बस अब स्ट्रेट्ली त अब हामीले कुदाउनु पनि त सक्दैन नि त अब हाम्रो कुप हाम्रो ढाड जहिले पनि कुप्रो हुन्छ त्यो कुप्रो हुँदाखेरि चाहिँ ढाड हाम्रो जुन चाहिँ बेन्ड हुन्छ त्यो बेन्ड हुँदाखेरि चाहिँ दुःख्छ हाम्रो अलि अलि त्यहाँ भन्दाखेरि ढाडहरू दुःख्छ हाम्रो अनि साइक्लिङ साइक्लिङ साइकल बेस्ट हो किन भन्दाखेरि अब हामी जहाँ जान्छ हामी साइकलमा जान्छ बाइकहरू अब हामी लोकालिटी अब छेउछाउतिर छेउ छेउ नभए पनि अब म त कति पल्ट आन्टीको घरहरू पनि अब साइकलमा गएको छु किन भन्दाखेरि अब बाइकहरू कोही बेला हुँदैन कोही बेला बिग्रेको हुन्छ अनि साइक्लिङ जानु मजा आउँछ अब भाइहरूसँग थुप्रो हुन्छ भाइहरू त्यही लागि चाहिँ अब भाइहरूसँग पनि मजा आउँछ किन भन्दाखेरि अब भाइहरूसँग मजाक गर्दै जाँदै अब बाटोतिर रोकिँदै अब केकहरू खानु रेलाहरू गर्नु मजा आउँछ साइक्लिङहरू गर्दै जानु प्लस साथीहरूसँग पनि झन् मजा आउँछ साइकलमा गएर रेलाहरू गर्दा साथीहरूसँग बोल्दा त्यो त्यो चाल पाउँदैन कि हाम्रो डेस्टिनी आइपुग्यो भनेर अनि साइक्लिङ गर्दा पनि हाम्रो जिउको अब हाम्रो जुन चाहिँ हुन्छ ब्लडहरू सर्कुलेट हुन्छ र हाम्रो बडी फिटनेस पनि हुन्छ के त्यसले गर्दाखेरि अब खुनहरू सर्कुलेट हाम्रो बडी पनि फिट बस्छ पनि त किन भन्दाखेरि अब यही कुरा हामी कतै जाँदैन हिँड्दैन पनि अब कुद्दैन पनि हिँड्दैन कुद्दैन भन्दाखेरि त्यही लागि चाहिँ हाम्रो बडीहरू बडीमा हुन्छ ब्लड हुन्छ सर्कुलेटहरू कम्ती हुन्छ अनि जो हामीले साइक्लिङहरू गर्छ हामी स्पोर्ट्सहरू स्पोर्ट्सहरू जुन चाहिँ हामीले युज गर्छ स्पोर्ट्सहरू गर्छ हामीले त्यहाँदेखि यो साइक्लिङहरू भयो स्पोर्ट्सतिर आउँछ त्योहरू भए पछि हाम्रो बडीमा यो ब्लडहरू सर्कुलेट हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब हाम्रो जिउ पनि फिट हुन्छ अनि प्लस हाम्रो जुन चाहिँ ब्रेन हुन्छ त्यो स्पिड चल्छ हो त्यहाँ गिर्यो भने फेरि अब साइक्लिङ गर्दाखेरि चाहिँ अब जुन चाहिँ हाम्रोमा जे इनर्जी हुन्छ त्यो जुन चाहिँ अब कस कसलाई त अब थाक्यो भनेर के हुन्छ त्यो अफ कोर्स हुन्छ सबैलाई थाक्छ थाक्छ साइक्लिङहरू गर्दा तर राम्रो पनि हो अब एक तर्फ ले हेर्यो भने अब साइक्लिङहरू गर्नु पर्छ अब मन हो कसको उसलाई अब मजा आउँछ त्यो गर्नुमा त्यही नै हो त्यही लागि त्योहरू गर्नु पर्छ साइक्लिङहरू पनि अब मजा आउँछ म मलाई त मजा आउँछ अब अरूलाई आउँछ आउँदैन थाहा छैन बट मेरो लागि चाहिँ अब ठिकै लाग्छ मलाई अब साइक्लिङहरू गर्नु जानु साथीहरूसँग रेला गरी आउँदा बेलुका जुन डेस्टिनीतिर भन्दा जानु बगेराहरू गर्नु मजा आउँछ सो थ्याङ्क यु